यदि मेरो नानीहरू अनि साथी भाइहरूमा कसैले पनि कुनै खेलकुदमा तालिम लिन चाहन्छन् भने उनीहरू जुन खेलको प्रशिक्षण छन् उनीहरूलाई गएर उनीहरूकोमै गएर चाहिँ परामर्श लिनु पर्छ जस्तै फुटबलको हो भने फुटबलको जो प्रशिक्षण छन् अनि जो कराते जुडो कराते खेलाउँछन् उनीहरूकोमै गएर यो प्रशिक्षक र तालिमकोबारे चाहिँ सोध्नु चाहिँ सोधपुछ गरे गरेको चाहिँ राम्रो जस्तो लाग्छ